हेलो ए हजुर हजुर दादा भन्नु नि ए हजुर हजुर तपाईँ कहाँबाट बोल्नु भएको भन्नुभयो तपाईँले ए अँ आयुष भाइ बोलेको ए अँ भाइ हेरन यो जनसभामा खोइ के भन्नु अलिकति साह्रै नै रिस उठ्दो वक्तव्यहरू आएछ हो अब त्यही कारणले गर्दाखेरि चाहिँ जनताहरू चाहिँ आक्रोशमा आएर अब त्यस्तो घटनाहरू भइहाल्यो तर भन्यो भने यो हाम्रो नेताहरूको पनि गल्ती हो त्यसरी त नबल्नुपर्ने हो नि त किनकि अब एउटा स्टज प्लेटफर्ममा गएर त्यसरी बोल्ने एउटा बोल्ने एउटा तरिका हुन्छ एउटा पोलिटिकल संस्कार भन्ने पनि हुन्छ अब हेरन भाइ त्यही कारणले गर्दाखेरि हो अब एउटा सानो शब्दले गर्दाखेरि यत्रो ठुलो झगडा भयो भाइ अब कुरा चाहिँ त्यही हो मेरो पनि गाडी त्यहीँ बाहिर पार्क थियो अब अब के भन्नु त्यो झगडामा परेर अब के भन्नु गाडी पनि फुटाउनेहरू उयो भयो अरू मेरो खालि होइन अरू मेरो छिमेकीहरूको पनि सायद कतिको त घरमा ढुङ्गा पनि आएको छ ऐना फुटेर सायद कतिको त मान्छे पनि पस्यो कतिको गेटभरी अब रगतहरू त्यस्तो उयो भइरहेक छ रगतहरू गेटहरू भरी छ घरको भित्र पस्नेमा

अँ भनन भाइ अँ भाइ भन्नु हो भने जनसभा खासमा त प्रोग्रामको प्लानिङ त बिहानदेखि नै चल्दै रहेछ यसो हेर्दा बिहानदेखि नै त्यो स्टेजहरू बनाउने कामहरू भइरहेको थियो मान्छेहरू थुप्रै थियो पार्टीको तर जनसभा खास अब यो वक्तव्यको कार्यक्रम चाहिँ तिम्रो नभए पनि साढे एघारतिर सुरू भएको थियो त्यति बेला सबैजना आइपुगेको थियो र त्यति बेला सुरु हुँदा एकदमै राम्रो थियो राम्रो एउटा राम्रो वातावरणमा चल्दै थियो मैले पनि त्यो दिन छुट्टी गरेर घरमै बसेर खिड्कीबाट हेर्दै थिएँ कस्तो चल्ने रहेछ सायद के नै भन्छ भनेर नि हेर्दै थिएँ मैले सायद त्यतिकै अब बोल्दाबोल्दै अब सायद नाम चाहिँ नकाटौँ होला हाम्रो नेताज्यू आउनुभयो उहाँको वक्तव्यले चाहिँ अब निकै आक्रोश फैलायो हाम्रो जनतामाथि उम् उम्

भनौँ भने अब यो जुन चाहिँ क्रामपा पार्टी छ यो त एउटा मार्क्सवादी पार्टी भइहाल्यो तिनीहरूको त मतलब यो उसमा केही रोल पनि थिएन आएको पनि थिएन हेरेको पनि थिएन हो र भन्यो भने यहाँ पोलिटिकेल कनेक्सन चाहिँ अलिक निकै नै कम्ती देखियो त्यहाँनिर प्रायः जस्तो एउटा पार्टीको खालि मान्छे थियो स पार्टीको त नाम पनि यहाँ नकाटौँ होला अहिले त कलमा बोल्नु पनि डरसरी छ रिकर्ड भएर फेरि बेलुका फेसबुकतिर आउँला हो कि होइन भन त भाइ नाम चाहिँ म काट्दिन कि ल ल भाइ अरू केही पर्यो भने भनन मलाई अरू केही सोध्नुपर्यो भने हो त्यहाँ केही अब के चल्दैछ केही सोध्नुपर्यो भने भन्नु नि भाइ ल ए हुन्छ हुन्छ भाइ हुन्छ त